हेलो हेलो दाजु म यता हस्पिटलबाट बोलेको नर्स हो हजुर तपाईँलाई मैले यही सूचना दिनको लागि फोन गरेको थिएँ कि अहिले यो जुनै यो जुनचाहिँ सिचुएसनको चलिरहेको छ यो कोभिडले गर्दाखेरि त्यसले गर्दाखेरि अहिले यो पेसन्जरहरू जुन चाहिँ गाडीहरू ओहोर दोहोर गर्छ होइन त्यो ओहोर दोहोर गर्ने पेसेन्जरहरूलाई अलिकति सोसियल डिस्टेन्स मेन्टनहरू गर्नु भन्ने तपाईँहरूले पनि एउटा यसो ऊयो गरिदिनुहोस् तिनीहरूलाई सान्तवना गरिदिनुहोस् किनभने अहिले तपाईँलाई थाहै छ सिचुएसन कस्तो भइरहेको छ हजुर अन्त तपाईँलाई थाहै छ तर अहिलेको यो जुन चाहिँ ड्राइभर पार्टीहरू छ त्यो ड्राइभर पार्टीहरूले पेसेन्जरहरू यति साह्रो खचाखच गरेर बोक्छ प्लस तिनीहरू यसो साफ सफाईहरू पनि केही छैन यसो गाडीमा सेनिटाइजरहरू बोक्नु पर्छ यसो त्यो माक्सहरू क्यारी गर्नु पर्छ आफूले पनि यसो डिस्टेन्सहरू मेन्टन गरेर यसो ट्राभलहरू गर्नु पर्छ किनभने अब यो त यस्तो सरुवा बिमार छ तपाईँहरूलाई थाहै छ कति कति मान्छेहरूले आफ्नो ज्यान गुमाएको छ होइन अन्त त्यही भएर चाहिँ मैले एउटा अब एस्तै सिचुएसन देखर नै तपाईँहरूलाई एउटा कम्पेलन दर्ता गरेको हो त्यही कारण एसो तपाईँहरूले पनि तप ऊ यो तपाईँहरूकोबाट पनि एउटा रोस्पोन्सिबिलिटी लिनुहोस् तिनीहरूलाई भनिदिनुहोस् कि आबो सबैको लाइफ एकदम रिक्स रिक्समा छ त्यसले गर्दाखेरि चाहिँ साफ सफाइहरू चाहिँ एकदमै मेन्टन गर्नुहोस् अन्त यसो त्यो सेनिटाइजरहरू गरेर गाडीहरू साफ सफाइ गरेर चाहिँ पेसेन्जरहरू बोक्ने गरोस् अन्त हजुर हुन्छ तपाईँहरूले यसो सबैलाई सूचना दिनुहोस् है ल